हेलो हेलो

यहाँ स्कुलमा तँ कहाँ छस् ए अँ अहिले त गाडी पनि पाउँदैन होला

ए म त ए ल ल अँ किन्छस् होला कहाँ मेरोमा पैसा छैन छैन नि ल्याउने पैसा त छैन एक रुपियाँ फुटेको कौडी छैन अँ ल ल मागिहेर्छु नि अहिले म दिन्छ दिँदैन ल अहिले एकछिनमा माग्छु नि म

अँ त्यहाँ फ्राई राइसहरू दामी पाउँछ नि अँ दिनमा त के रातितिर जानुपर्छ राति अँ कति बजीतिर नौ कहाँ हौ यति राति त सात अँ अँ सात बजी चाहिँ हुन्छ बाइक चाहिँ निकाल्छस् होला नि ल ल मोमो तँ किन्छस् स्प्राइट म किन्नु ल ल म फ्राई राइसहरू पनि सबै ल म त्यो किने अँ म किनिहाल्छु नि कहाँ हाफ प्लेट नि होइन होइन फुल फुल खानुपर्छ हौ मिठो पाउँछ नि त्यहाँ खाएको खाएको हुन्छ मिठो अँ हेबी अँ एकदम अँ स्प्राइट एउटा र उयो थम्सअप एउटा मगाउनुपर्छ दुइटै अलिअलि

मन्चुरियन बेसी पैसा हुँदैन होला एक प्लेट मात्रै हान्नुपर्छ आधा आधा कहाँ कहाँ हैट किडनी बेच्नु म चाहिँ ल मागिहेर्छु नि म पैसा कति दिन्छ ल ल

काटिदिम्